हामी चाहिँ हामी चाहिँ अब पानीको हामी हामी चाहिँ अब कसरी गर्छ भने हामी चाहिँ पानी हामीलाई चाहिँ पानीहरू मा आकाशबाट पानी ज्या बेसी आयो भने पनि हाम्रो सब्जीहरू हुनुदिँदैन हामीलाई खुबी गर्छ हानी गर्छ अनि बेसी घाम लाग्यो भने पनि हामीलाई खुबी गर्छ हानी गर्छ सब्जीहरू हुँदैन केही होइन पानी नहुँदा पनि सब्जीहरू हुँदैन घाम नहुँदा पनि अब बेसी पानी आएको आएकै गऱ्यो भने पनि सब्जी हुँदैन अनि हामीले पानी नहुँदा चाहिँ पानी चाहिँदा हामीलाई अब नाली उयो पानी चाहिँदा त अब हामीलाई पानीहरू ल्याउ पानीहरू ल्याउनुको लागि चाहिँ हामीले अब खोलाबाट कुलो काटेर ल्याएर हाल्छ अन्त कुलो काटेर ल्याएर हाल्छ त्यसलाई पानी बनाउँछ पानी गर्छ पानी ल्याउँछ त्यहाँदेखि बेसी पानी आउँदाखेरि पनि हामीले त्यो सब्जी रोपेको आलीहरूमा भयो भित्ता भित्तामा आलीहरू नालीहरू काटेर नालीहरू काट्छौँ नालीहरू काटेर हामी फ्याल्ने गर्छौँ अनि हामीलाई अनि हामी एग्रिकल्चरबाट पनि हामीलाई उ यो गरेको छ तर त्यति हामीले त्यसबाट सहयोग पाउँदैनौँ त्यति बेसी सहयोग पाउँदैनौँ त्यति बेसी सहयोग पाउँदैनौँ अन्त स अनि आफै हामी आफै गर्छौँ त्यसलाई अब के गरेर हुन्छ बेसी घाम लाग्यो भने पनि त्यसलाई के गरेर हुन्छ कि त्यसलाई कसो गरेर हुन्छ त्यसलाई हामी उयो गर्छौँ त्यहाँदेखि बेसी पानी त्यसलाई हामी कुलोहरू काटेर नालीहरू काटेर त्यसलाई त्यसलाई फ्याल्ने गर्छौँ बाहिर पानीहरू छैन भने हामी पाइपहरू जोडेर नालीबाट कहाँबाट हुन्छ केबाट हुन्छ खोल्चा खाल्चीबाट ल्याएर पानी जोडेर ल्याएर त्यसलाई हाल्ने गर्छौँ सागसब्जीलाई उयो गर्ने गर्छौँ धेरै कुराले खुबी हुन्छ घाम लाग्दा पनि खुबी हुन्छ पाउँछौँ पानी पर्दा पनि त्यस्तै हुन्छ खडेरीहरू हुन्छ पुरा हामीलाई खडेरीहरू हुन्छ खडेरीहरू पुरा हुन्छ त्यसलाई हामी आफै उयो गर्छौँ हेल्प गर्छौँ